मलाई मन पर्ने साहित्यिक पात्र लक्ष्मीप्रसाद देवकोटाको मुनामदन हो मुनामदनमा रहेका पात्रहरू मुना मदन मदनको आमा मदनको दिदी र एउटा गुन्डा देखाइएको छ र मदन आफ्नो स्वास्नी र आमाको सपना सपना पुरा गर्नको निम्ति भोट गएको हुन्छ र मैले के शिक्षा प्राप्त गरे भन्दाखेरि जति आफ्नोमा छ त्यतिमा सन्तुष्टि बस्नु र धेरै बेसी लोभ नगर्नु र आफ्नै आफ्नोमा भएर त्यसमा सन्तुष्टि भएर खानु पिउनु भन्यो भने शिक्षा प्राप्त गरे र यसमा मलाई रमाइलो घटना के लाग्यो भन्दाखेरि जब मदन साथीहरूसँग भोटबाट भोटबाट पैसा कमाएर गाउँ फर्कँदाखेरि बाटोमा हैजा लागेको हुन्छ र त्यसमा एउटा भोटेले उसलाई सहायता गरेको हुन्छ हैजा लाग्दाखेरि मलाई यो चाहिँ सब से भन्दा राम्रो घटना लाग्यो